मलाई मनपर्ने मौसम बर्खा हो किनभने त्यति बेला पानी परिरहेको हुन्छ अनि जताततै जता हेऱ्यो त्यतै हरियाली हरियोपरियो रुखहरूले नयाँ पाउलो फेरेको हामीलाई त बस्तीमा घाँसको दु ख हुँदैन सबै भन्दा ठुलो कुरा भन्दा त हामीले त्यति बेला फुर्के पलाएको हुन्छ घाँस काट्नु बारीको भित्ताहरूतिर बाटोको छेउछाउतिर घाँस काट्नु धेरै टाढो जानु पर्दैन त्यसैले मलाई बर्खाको समय मनपर्छ राम्रो लाग्छ